र हाम्रो जति पनि इलाकामा अब पढाउने आ पढाउन नसक्नेलाई पढाइदिने जस्तो अब आश्रमहरू छ नानी लगेर पाल्ने बुढा बुढीलाई लगेर पाल्ने संस्थाहरू थुप्रो छ जस्तै अबो एनजिओले गर्छ त्यो काम कोई बुढा बुढी छ तिनीहरूको कोही छैन तिनीहरूलाई पालन पोषण गर्ने छैन भने तिनीहरूलाई सबै लगेर उनीहरूले एक एकवटा व्यवस्था गरेर राख्छन् उनीहरूलाई खानु लाउनुमा सबै सुविस्ता दिएर जस्तो पढाउनु नसक्ने नानीलाई लगेर पढाइदिन्छन् र उनारलाई स्कुलहरू खोलेर राखिदिन्छन् त्यस्तो संस्थाहरू थुप्रै खोलेको छ हाम्रो जग्गामा र धेरै सुविस्ता छ